अहिले मैले मेरो बारीमा चाहिँ अब सिजन अनुसारको अहिले त बर्खा छ बर्खाले गर्दाखेरि अब सागहरू त हुनु दिँदैन र पनि मैले चाहिँ सानोतिनो व्यवसाय गरेको हुनाले गर्दा सानो हटहाउस बनाएको छु हटहाउसमै अन्त एकपट्टि साग रोपेको छु एकपट्टि दुई तिन बोट दस बोट जस्तो सिमी रोपेको छु अनि एकपट्टि दुई दुई चार बोट बैगुन रोपेको छु अनि दुई चार बोट भिन्डी रोपेको छु अनि त्यसमै अब इस्कुस भयो इस्कुसलाई अलिक तलतिर चाहिँ रोपेको छु त्यसरी नै मिलाएर हटहाउसभित्र चाहिँ खालि त्यही साग भिन्डी बैगुन सिमी मात्रै छ अनि बाँकी इस्कुस फर्सीहरू चाहिँ यता साइडमा यता बाहिरै रोपेको छु हटहाउसदेखि बाहिरै त्यसले गर्दा अहिलेसम्म त्यसरी नै आर्जन चलाइराखेको छु त्यही सब्जीहरू खान्छु अर्ग्यानिक सब्जी गाउँको अनि त्यही बेच्छु अलिअलि अब दिनमा डेढ सौ अढाइ सौ कहिले हुन्छ कहिले तिन सौ हुन्छ दिनमा हर हर दिन त्यसरी बेच्छु अनि त्यही सब्जीबाटै सबै कुरा आर्जन गरिराखेको छु